र मलाई मनपर्ने महिना चाहिँ हिउँदो महिना हो किनभने हिउँदो महिनामा चाहिँ पाहाडमा धेरै प्रकारको धेरै सुक्खा मौसम हुन्छ र हामीलाई ए यातायात यातायात गर्दाखेरि चाहिँ धेरै मजा हुन्छ किनभने ठन्डा महिनामा थुप्रै लुगाहरू लगाउन पाइन्छ राम्रा राम्रा तातो लुगा लगाएर न्यानो भएर हिँड्दा चाहिँ मजा आउँछ किनभने त्यो समयमा हामीलाई हिलो मैला फोहोरहरू धेरै हुँदैन त्यही कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ धेरै मनपर्ने महिना चाहिँ हिउँदो महिना हो